मैले चाहिँ घरको किचनको लागि चाहिँ छुरी किनेको थिएँ है अलगडा बजारमा त्यसको पोजिटिभ रिभ्यू दिनु पर्दाखेरि चाहिँ एकदम राम्रो रहेछ हो धार पनि धारिलो रहेछ लाग्ने पक्रिने बेँड पनि एकदम राम्रो रहेछ घरको किचनको लागि एकदम मैले जम्मा गरी चाहिँ थुप्रो चाहिएको थियो नि त मलाई यहाँनिर एउटा प्रोग्राम पनि थियो घरको छेउमा समाजको त्यही भएर मैले थुप्रो मगाएको थिएँ है झन्डै एघारवटा जस्तो चाहिँ मैले किनेको थिएँ कोही कोही चाहिँ राम्रो रहेछ कोही कोही चाहिँ नराम्रो पनि रहेछ अब सबै राम्रो हुन्छै हुन्छ भन्ने चाहिँ छैन तर एक दुईवटा चाहिँ नराम्रो पनि परेछ है त्यो छुरी चाहिँ यो नराम्रो चाहिँ उयो बेँड क्या बेँड फुटी गएको थिएछ मैले चेकै गरिनँ त्यो चाहिँ कोही कोही दुइटा तिनटा जस्तो चाहिँ नराम्रो रहेछस अरू चाहिँ एकदम राम्रो आएछ